हेलो भन्नुहोस् हजुर हो त म ट्राभल एजेन्टको त हो त ए तपाईँ कहाँ कलकत्ताबाट आउनुहुँदैछ ए आउनुहोस् ए आउनुहोस् आउनुहोस् त्यसो भए तपाईँहरू कतिजना आउनुहुन्छ चार पाँचजना आउनुहुन्छ होला है आयो भने तपाईँहरू आउनुहोस् कालेबुङ ट्राभल्समा आउनुहोस् तपाईँहरूलाई अब घुम्नु चाहिँ कालेबुङमा धेरै नै छ एउटा लाभा लोले गाउँदेखि लिएर कफेर भयो है रिसपहरू भयो धेरै नै एउटा दुर्पिनदेखि लिएर डल्लै कति राम्रो राम्रो जग्गा छ घुम्ने हिँड्ने जग्गा छ अब अब क्लाइमेट पनि राम्रो छ खानुपिउनुको व्यवस्थादेखि लिएर प्रत्येक एउटा तपाईँको होमस्टेहरू राम्रो राम्रो होमस्टेहरू छ आउनुहोस् आएर तपाईँको सबै हामी व्यवस्था गरिदिन्छौंँ र गाडीभाडा पनि तपाईँलाई आब हामीतर्फबाट अब धेरै नै अब अलिकति कतिवटा कुरोमा एउटा कम्ती बेसी के कसो हुन्छ आउनुहोस् घुम्नुहोस् तपाईँ है कफेरतिर आउनुहोस् ट्राभल एजेन्सी एकदमै राम्रो छ तपाईँको हो आउनुहोस् केही छैन यहाँ यहाँबाट तपाईँको लोले गाउँतिर जाँदाखेरि चाहिँ अब यहाँबाट जुन ट्राभल हाम्रो जुन त्यो एउटा एउटा टुरिस्टको त्यो एउटा होटेलको एउटा छ है गाडी ट्राभल गाडी छ उनीहरूलाई ड्राइभरसित हामी सर सल्लाह गरेर तपाईँलाई एउटा रिजनेबल दाममा नै तपाईँलाई हामी एउटा घुम्नुको निम्ति एउटा सुविधा गर्दिन्छौँ कुनै असुविधा नहोस् त्यहाँबाट तपाईँलाई अब यहाँसम्म घुमेर पनि तपाईँलाई तपाईँ एनजेपीसम्म छोड्ने हामी व्यवस्था गरिदिन सक्छौँ हामी कुनैपनि तपाईँहरूले टेन्सन लिनु पर्दैन राम्रोसित आउनुहोस् फेमिली लिएर आउनुहोस् कुनै असुविदा हुँदैन तपाईँलाई बस्नु खानुमा त्यो छ ल हामी ट्राभलको राम्रो त अहिलेसम्म राम्रै चलेको छ हामी अहिले एकदम एकदम तपाईँलाई कुनै टेन्सन छैन ऊ यसमा कफेरको अगाडि कुनै लाभा लोले गाउँको तपाईँलाई लजिङ फुडिङ व्यवस्था प्रत्येक कुरोमा तपाईँलाई तातो पानी चिसो पानी नुहाउने व्यवस्थादेखिन् तातो चिसोले नुहाउने व्यवस्थादेखि लिएर घुम्ने फिर्ने ट्राभलको सबै कुरो हाम्रो व्यवस्था राम्रो छ तपाईँ एकदम बिहान केही टेनसन लिनु पर्दैन एकदम एकदम निर्धक्क तपाईँ परिवार लिएर आउनुहोस् राम्रोसित तपाईँ एउटा हाम्रो ट्राभल एजेन्सीबाट तपाईँलाई घुम्ने हामीले एउटा व्यवस्था गरेका छौँ ल एकदम एकदम तपाईँ पाउन सक्नुहुन्छ त्यहाँबाट जुन हाम्रो ट्राभल एजेन्सीबाट यहाँ तपाईँलाई होटेलमा लान्छ त्यहाँबाट तपाईँ अब अरू जग्गामा कुनै पनि लोकल जग्गामा घुम्नु फिर्नु गयो भने तपाईँहरूलाई त्यहाँबाट पनि त्यो तपाईँको होटेलबाट त्यहाँ तपाईँको जुन अब होमस्टेबाट पनि तपाईँलाई गाडीको प्रबन्ध हुन्छ कुनै असुविधा पर्दैन घुम फिर्नुको लागि एकदम तपाईँलाई अरू लोकल ट्याक्सीहरू पनि तपाईँले पाउनु सक्नुहुन्छ त्यसमा तपाईँहरूलाई हामी यहीँबाट रिजनेबल दाममा गरिदिन्छौँ कुनै असुविदा हुँदैन तपाईँलाई ल हजुर हजुर त्यहाँबाट आउनुहोस् त्यहाँबाट जुन हामी एजेन्सीबाट गाडी दिएको हुन्छौँ त्यही एजेन्सी गाडीमा आउनुहोस् यदि तपाईँले चाहानु भयो भने तपाईँलाई जस्तै अब एनजेपीसम्म तपाईँलाई त्यही गाडीबाट हामी तपाईँको बन्दोबस्त गर्न सक्छौँ होइन तपाईँलाई अब यो गाडी होइन हामी अर्को गाडीमा जान्छौँ भने तपाईँ कुनै पनि एउटा लोकल ट्याक्सी व्यवस्था गरेर जानु सक्नुहुन्छ राम्रोसँग कुनै पनि असुविधा हुँदैन तपाईँलाई ल हुन्छ हुन्छ